एसएचजी भन्ने चिज चाहिँ धेरै राम्रो हो जसमा बिचरा बेकारी महिलाहरू घरमा बसेर केही जान्दैनन् उहाँको लागि पनि धेरै राम्रो कुरो हो जसले यसको बारेमा केही भन्न चाहन्छु सेल्फ हेल्प ग्रुप महिलाहरूको लागि धेरै राम्रो कोही महिलाहरू बेरोजगार भएर बसेरहेका छन् कोही महिलाहरू केही हरेर बसिरहेका छन्

पढ्न सक्ने नसक्ने सिग्नेचर गर्न नसक्ने यसको बारेमा केही जान्न विचार कहाँ जानु पर्ने कहाँ मिटिङ राख्नु पर्ने कोसँग बोल्नुपर्ने कोसँग कहाँ जानुपर्ने फेरि यसमा महिलाहरूको लागि धेरै रोजगारीको कामहरू छन् कसैलाई कुखुराको पाल्नको लागि बारै कसैलाई बाख्रा कसैलाई सुँगुर कसैलाई के कसैलाई के धेरै धेरै रोजगारी दिइरहेका छन् नर्मल भन्दिनँ सेल्फ हेल्प महिलाहरूको लागि धेरै राम्रो हो किनकि महिलाहरूले अब कतिपय महिलाहरू पढे्का छन् तर केही बुझ्दैनन् त तर बुझ्नको लागि यो चिजमा त प्रयोग गर्नु पऱ्यो नि त

बेरोजगार महिलाहरूलाई केही काम थिएन पढा लेखा त छ नि तर बेरोजगार अब के गरौँ कसो गरौँ के गरौँ भन्दाखेरि छैन अन्त सरकारले चाहिँ यो एसएचजी चाहिँ राम्रो निकाल्यो किनकि औरतहरूलाई म भन्छु महिलाहरूलाई कि रोजगारीको लागि केही राम्रा अवसर के के छन् त अब जस्तो पशुपालनको लागि पनि राम्रो छन् कुखुरा पालनको लागि पनि राम्रो छन् बिजनेसको लागि पनि राम्रो छ अब म आज बिजनेस खोल्दैछुँ बिजनेस पनि गर्न सकिन्छ अब यो के हो कसो हो के गर्नु पर्ने केको बारेमा गर्नु पर्ने त्यो पनि राम्रै हो तर यसलाई धेरै राम्रोसँगले प्रयोग गऱ्यो भने फ्युचरमा महिलाहरूको लागि धेरै राम्रो हुनेछ अन्त के भन्दा चाहिँ अब त्यसमा ऋण पनि पाउने कोसिस गर्ने रहेछ अब धेरै सजिलो भयो ग्रुपलाई अब यो चाहियो त्यो चाहियो ग्रुपले अब ग्रुपको मेम्बर्सको अब को छ अब उसले पनि अब त्यो ऋणको लागि अब एप्पलाई गरेर अब आफूलाई अब चाहिने सब त्यो म के गर्न चाहन्छु म के पाल्न चाहन्छु म के गर्न चाहन्छु म किन अब अब मलाई यति यति चाहियो ऋण अब सम्झौँ पचास हजारसम्म ऋण दिन सक्छ अरे अब त्यो पचास हजारले त कुछ बनिन्छ नि त हो कमसेकम एउटा मान्छेले कुछ गरेर अब पशुपालन गऱ्यो भने पनि पचास हजारले धेरै काम बनिन्छ अब कुखुरा भयो बाख्रा भयो अब गाईमा त धेरै खर्च लाग्छ अब गाईलाई गाईको लागि त झन्डै एक डेढ लाख रुपियाँ त अब लोन निकाल्नै पऱ्यो अब त्यसले गर्दा चाहिँ म चाहिँ के भन्छु भन्दा चाहिँ अवसरहरू धेरै राम्रो छ त्यो अवसरमा चाहिँ भयो भन्दा चाहिँ अब के भन्न चाहन्छु भन्दा चाहिँ एसएचजी चाहिँ अवसरहरू चाहिँ धेरै राम्रो लाग्छ